हेलो दाजु तपाईँकोबाट अस्ति क्यामेरा लगेको राम्रो रहेछ है हजुर हजुर अँ एकदम उएसको फोटोहरू पनि दामी आउँदो रहेछ हो दामी लाग्यो ब्याट्री ब्याकअपहरू पनि राम्रो रहेछ अँ फाट्दैन रहेछ हौ राम्रो रहेछ हौ यसको अँ तपाईँलाई त्यही मैले तिस पैँतिसको रेन्जमा पठाइदिनु हेरिदिनु भनेको थिएँ नि त होइन अँ राम्रो त राम्रो रहेछ हौ दाजु यो हजुर अँ एकदम फोटोहरू पनि क्लियर आउँदो रहेछ फाट्दैन रहेस राम्रो रहेछ सोनी त सोनी नै हो नि त हौ है दाजु अँ अरू ब्रान्डहरू पनि थियो म सोनी नै मन पर्छ कि अन्त सोनी नै प्रिफर गरेको नि तपाईँलाई

अरूहरू चाहिँ अलिकति है अँ सोनी चाहिँ अब पहिल्यैदेखि ब्रान्डेड कम्पनी भनेर नि हजुर हजुर अँ अन्त दाजु यसको वारेन्टीहरू के कसो छ हौ भुइँतिर झरेको त्यो ड्यामेजहरू रिप्लेसमेन्ट हुन्छ कि हुँदैन कि ए भुइँतिर झरेको त्यो फिजिकल ड्यामेज भएको चाहिँ हुँदैन नि हजुर हजुर हजुर वारेन्टी चाहिँ त्योहरू है हुन्छ भनेपछि म तपाईँकोबाटै लगेको राम्रो भएछ हौ हजुर ब्याट्री ब्याकअप पनि राम्रै छ यतिको त चलाइहेरेँ नि मैले तिन घन्टा चार घन्टा चलाइहेरेँ भिडियो पनि गरेँ मज्जाले भिडियोहरू पनि एकदम क्लियर आउँदो रहेछ एकदम ठिक रहेछ हौ दाजु हजुर अँ यसमा अलिकिति मेमोरी चाहिँ अलिक बढाउनु पर्ने रहेछ हौ दाजु नि हजुर हजुर अँ त्यो त अब एक्सटर्नल त्यो मेमोरी चिपहरू लाएर बढाउनु सकिहाल्छु नि म हजुर अँ यसो अब चाडबाडमा पनि फो फोनले खिँचेको भन्दा म क्यामेराबाट खिँचेको अर्कै हो नि त होइन हजुर राम्रो रहेछ हौ दाजु दामी दिनु भएछ यो हजुर हजुर हुन्छ अरू पनि लैजाउँला नि अरू क्यामराहरू पनि हेरौँला पिछे बादमा लेन्सहरू पनि हेरौँला ल दाजु हुन्छ